यदि मेरोमा समय वा सामाग्रीहरू कम भएमा म चाँहि आलुलाई डल्लो गरेर पात्ला गरेर काट्छु अनि यसलाई यसको झोल बनाउँछु अनि यो झोल बनाउँदाखेरि पाँचफोरन र अदुवा अनि प्याज हालेर पकाउँछु अनि त्यसलाई पानी हालेर झोल बनाएर यो पाँच मिनट पनि लाग्दैन त्यसको पाक्नको निम्ति र त्यो बनाएर खान्छु